हाम्रो गाउँमा लगाइएको खेतीपातीहरूको बारेमा कुरा गर्नुपर्दा खेतीपातीको बारेमा हामीलाई समस्या त छ समय थाहा हुँदैन कुन समयमा रोप्दा छर्दा चाहिँ अलिक फुल्छ फल्छ धेरै हुन्छ त्यो थाहा हुँदैन तर समय चाहिँ पितापुर्खाले भनेकै समयदेखि समयलाई नै लिएर चाहिँ हामी रोप्ने छर्ने गोड्ने गर्छौँ र नै हामीले फुलाउँछौँ फलाउँछौँ तर कति फल्छ कत्तिको फल्ला कत्तिको नफल्ला त्यो चाहिँ समयमाथि निर्भर हुन्छ जस्तै कुनै समयमा कुनै चिजको बिउ रोप्यो पानीले पिट्छ घामले सुकाउँछ अनि कहिलेकाहीँ गोडगाड पनि ढिलो हुन्छ तर यो आफैले गरिरहनुपर्ने कुराहरू हुन जान्छ सरकारले त व्यवस्था मिलाएकै छ तर गाउँबस्तीको मान्छेले त्यहाँ पुगेर सरकारको घरमा गएर हाम्रो गाउँमा यस्तो दुःख छ उस्तो दुःख छ भनेर गाउँबस्तीको मान्छे सरकारको घरमा गएर त्यसको सुविस्ताहरू ल्याउन नसकेको हो कि कसो हो कहाँ देखासिखी गर्दै मलमाटो केलाउँछौँ हाल्छौँ रोप्छौँ कहिलेकाहीँ फली पनि हाल्छ कहिले फुल्छ फल्छ कहिले कुहुन्छ पनि कहिले राम्रो पनि हुन्छ कहिले नराम्रो पनि हुन्छ तर तर सरकार त लागेकै होला तर हामीले चाहिँ त्यो सरकारले लगाएको सूत्रलाई चाहिँ भेट्नु नसकेको हो कि जस्तो चाहिँ मलाई लाग्छ